नमस्ते सबैजनालाई म यहाँ केही महिलाहरूको बारेमा केही कुराहरू भन्न चाहन्छु केटीहरूको सुरक्षित बारे पढाइबारे या उनीहरू बाह बाहिर जाँदाखेरि काम गर्दा उनीहरूको सुरक्षित छ या छैन या पढेर उनीहरूले काम कत्तिको राम्रो पाउँदैछ या पाएको छैन पोलिटिकल फिल्डमा केटीहरूको लागि कति राम्रो छ या छैन म त्यही बारेमा म केही भन्नु चाहन्छु यहाँ महिलाहरूको बारेमा अब चाहिँ म फर्स्टमा भन्छु पहिला म यो भन्नु चाहन्छु अहिले पढेको सानो नानीहरू कतिजनाले घरबाट पढ्नु पाउँदैन अहिले हाम्रो जग्गातिर त छ नानीहरूलाई स्कुल हाल्छ केटीहरूलाई पढ्नु सबैलाई जरुरी छ यहाँतिर त हुँदैछ पनि राम्रो तर प्लेन साइडमा कतिवटा जग्गातिर केटीहरूलाई नपढाउनु भन्छ केटीहरू पढाएर केही काम छैन भन्छ खालि केटीहरू बिहा गर्नु र खाना पकाउनुको लागि जन्मेको भन्छ तर के भन्छ अरू जग्गातिर त्यस्तो छ अन्त केही हेरिदिनुहोस् सरकारले पनि भनेर म जरुरी भन्दैछु केटीहरूले पढेर पढेर पनि काम पाएको छैन कतिवटा जग्गा खालि कम्ती मात्रामा छ यहाँनिर कामहरू पनि अब आर्मी भयो अहिले त भर्खर भर्खर आर्मी आउनथालेको छ तर पनि आर्मीहरूमा पनि हाइट ज्यादा ज्यादा मागेको छ अब हाइट ज्यादा ज्यादा केटीहरूको हुँदै हुँदैन नभनेको पनि पाँच फिट हुन्छ केटीहरूको त्योभन्दा सानो पनि हुन्छ ठुलो पनि हुन्छ तर पाँच फिट चाहिँ लगे लागेको होस् किनभने आर्मीमा नभनेको पनि हन्ड्रेड एन्ड फिफ्टी सेभेन सेन्टिमिटर माग्दैछ अहिले गोर्खा केटीहरूलाई पनि अरू केटीहरूलाई पनि हन्ड्रेड एन्ड सिक्सटी टु छ त्यत्रो हाइट त केटीहरूको प्रायःजस्तो हुँदैन त्यही भएर सरकारलाई म भन्दैछु कि केटीहरूको चाहिँ आर्मीमा हाइट घटाइदिनु होस् अलिक पुलिसहरूमा त ठिकै छ सिआरपिएफमा पनि ठिकै छ उनीहरूको तर आर्मीमा चाहिँ ज्यादै भयो बल्ला बल्ला आर्मीको केटीहरूको कतिजनाको सपना हुन्छ तर हाइटले गर्दा पुरा गर्नुसक्दैन त्यही हेरिदिनोस् भन्छु त्यसमा भयो अनि कतिवटा जग्गातिर केटीहरूले पिरियड्स हुँदाखेरि राम्रोसँगले ब्याक पेन भयो प्याड भयो अरूहरू पाउँदैन उनीहरूले थाङ्ना युज गर्छ कति इन्फेक्टेड हुन्छ त्यसको लागि सरकारले हेल्प गर्नुहोस् सबैलाई सहायता गर्नुहोस् सहायता पुर्याउनु होस् किनभने धेरै धेरै धेरै जग्गातिर पैसाको कमीको कारणले किन्नुसक्दैन गरिबहरूले तर हाम्रोतिर चाहिँ अहिले अलिकति भए पनि समस्याहरू राम्रो भएर गएको छन् सुरक्षितको बात गरौँ भने सुरक्षित त केटीहरू काहीँ पनि हुनुसक्दैन बाहिर पनि आफ्नो घरमा पनि हुनुसक्दैन त्यसको लागि चाहिँ केटाहरूलाई हामीले राम्ररी ज्ञान दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अब केटाहरूलाई हामीले अब आफ्नो दिदीबहिनीलाई कसरी हेर्नु उनीहरूको हेराइले गर्दाखेरि केटीहरू सुरक्षित महसुस गर्छ कोही केटाहरूको नराम्रो नजर हुन्छ आफ्नै बाबुको अनि भाइबैनीहरूलाई हेर्ने नजर उनीहरूको डिफ्रेन्ट हुन्छ त्यो चाहिँ उनीहरूलाई सबक सिकाउनु पर्छ कसै केटाले केटीहरूलाई नराम्रो रेप गर्यो भने नराम्रो जिस्कायो भने उनीहरूलाई पनिस्मेन्ट उनीहरूलाई नभनेको पनि नराम्रो नराम्रो भन्दा पनि नराम्रो दण्ड दिनुपर्छ दण्ड दियो भने चाहिँ उहाँहरूले सिक्छ केटाहरूले सिक्छ उनीहरूले जिस्काउनु हुँदैन उनीहरूलाई रेप गर्नेहरूलाई फाँसी दिलाउनुपर्छ फाँसी दिलायो भने राम्रो हो किनभने उनीहरूलाई फाँसी पायो भने एकजना मान्छे डराउँछ त्यहाँदेखि अरूहरूले पनि गर्ने आँट गर्दैनन् कि त सबै पब्लिकको हातमा छोडदिनुपर्छ त्यो कसैले नराम्रो काम गर्यो भने अन्त मात्रै सुरक्षित हुनु हुनुसक्छ केटीहरू या महिलाहरू अन्त बाहिर काम गर्नु जाँदाखेरि विशेष गरी केटीहरूलाई एक्स्ट्रा प्रोटेक्सन चाहिँ अब कसरी दिनुपर्ने केटा उनीहरूलाई चाहिँ अब क्या कसैले जिस्कायो भने पनि उनीहरूलाई एउटा सिक्योरिटी भन्ने एउटा सरकारले सिक्योरिटी जस्तै अब घडीमा केही सरकारले घडी बाँडोस् त्यो चाहिँ बटन थिच्दाखेरि चाहिँ अब पुलिसहरूले समयमा आइदियोस् हेल्प गरोस् र सहायता गरोस् त्यही चाहन्छु सबै सबैजनाले त्यही चाहन्छ अहिले अनि पोलिटिक्सको फिल्डमा हेरौँ भने बेसी जति पोलिटिक्समा केटीहरूले चान्स पाउँदैन उनीहरू पनि कतिजना बोल्नु भन्छ पढेको हुन्छ तर पनि पाउँदैन तर नपढ्नेले कोही बेला पाउँछ त त्यस्तो चाहिँ होइन पढ्नेलाई नै दिनु दिएको राम्रो उनीहरूले किनभने अलिकति भए पनि बुझ्छ उनीहरू कुनै कन्ट्री या स्टेटमा गयो भने पनि उनीहरूले राम्ररीसँगले बुझाउनु सक्छ राम्ररीसँगले कम्प्युटर चलाउनु सक्छ राम्ररीसँगले बुझाउनुसक्छ अनपढलाई दियो भने त हुँदैन अनपढलाई दियो भने त उनीहरू पढ्नु सकेन भने आफ्नो जग्गाको पनि नाम खराब हुन्छ एउटा पढेको महिलालाई दियो भने चाहिँ एउटा राम्रो हुन्छ उनीहरूले पनि बुझी बुझेको बुझेको मानिसहरूलाई जसले चाहिँ दुख कष्ट भोगेको छ जो पढेको छ लायक छ नभनेको पनि बाह्र पास या दस पास चाहिँ हुनुपर्यो जसले चाहिँ अक्षर पढ्नु सकोस् जसमा कि बाहिर गएर हाम्रो इज्जत चाहिँ राम्रै होस् आफ्नो देशको कन आफ्नो देश अनि अरू जग्गातिर जानुपर्छै पर्छ पोलिटिक्स भएर त्यही भएर अनि एउटा लिडर भन्नुसाथ एउटा राम्रो बोलेर मात्रै हुँदैन राम्रो काम गर्ने पनि हुनुपर्छ त्यही भएर राम्रो जसले काम गरेको छ तिनीहरूलाई दिनुहोस् जसले पैसा मात्रै खान्छ त्यसलाई होइन जसले राम्रो बोलेको छ जसले राम्रो गर्नुसक्छ त्यसको लागि चाहिँ पोलिटिक्स बनिएको हो न कि त्यो पैसा लुकाउने मान्छेलाई चाहिँ नदिनुहोस् हो महिलाले राम्रो गर्नेले गर्नुसक्छ उसलाई दिनुहोस् उनीहरूको हातमा अनि विशेष गरेर सरकारलाई म यो भन्छु कि केटीहरूलाई विशेष गरी टेनसम्म चाहिँ फ्री एजुकेसन जो गरिबहरू छ किनकि केटीहरूले प्रायःजस्तोले कोही कोहीले दुःख बुझेर पढ्नै मान्दैन किन घरमा पैसा छैन भन्छ त्यही भएर चाहिँ पढ्नुको लागि चाहिँ के फ्री शिक्षा चाहिँ सरकारले दियोस् टेनसम्म एटलिस्ट इलेभेन ट्वेल्भ उनीहरूले दुख गरेर भए पनि काम गरेर भए पनि गर्नुसक्छ तर टेनै पास भएन भने कसले काम पनि देला अहिलेको जमानामा अन्त त्यही भएर चाहिँ राम्रो राम्रो कामहरू खोल्नुहोस् केटीहरूको लागि पनि केटाहरूको जस्तै लेबलमा सबैलाई बराबरको हुनुपर्छ भने सबैले इज्जत पाओस् केटीहरूले पनि त्यसरी इज्जत पाओस् जहाँ जाँदा पनि रेस्पेक्ट गरोस् सबैले त्यही चाहन्छु धन्यवाद